र म दार्जिलिङ ब्या बिषय लिएर केही म दार्जिलिङ स्थलका ब्या बिषय लिएर केही भन्न चाहन्छु र यहाँनेरि दार्जिलिङमा पाइ घुम्ने र हेर्न लायकका स्थलहरू पर्यटकहरूमा चाहिँ यस प्रकार छन् ज जस्तो त्यहाँनेरि महाकाल धाम छन् त्यहाँनेरि छ महाकाल धाम मात्रै होइन अब महाकाल धामदेखि यता अरू अरू स्थलहरूमा घुम्ने चोक बजारहरू जस्तो छ तर उता बदामताम घुम्नु गयो भनेदेखिको बदामतामको चियाबारीदेखि लिएर तल पङ्खाबारी चिया बन चिया बगानसम्म तराई तराईसम्म दार्जिलिङदेखि यता कालेम्पोङको हेर्न लायकको मङ्गल धाम जस्तो दृश्यहरू हामीले हेर्न पाउँछौँ र मङ्गल धाम एकदमै राम्रो धर धार्मिक स्थलको अब साह्रै राम्रो धाम छ र यता आउँदो यता टिस्टापट्टि अब उता तर्दै जाँदैखेरि सिक्कम भेट्छ सिक्कमको रमाइला ठाउँ पर्यटकहरू साह्रै मन पर्दाहरू छन् र त्यहाँको औद्योगिकहरू पनि सबै राम्रो छ र त्याँ चिया चिया बगान त छैन बस्तीहरू बल बस्तीहरू छ र रोडको छेउ छेउ त्यो प ती रोडहरूमा घुम्दै हेर्दै जाँदाखेरि यता यता आइन्छ बङ्गालपट्टि तर्दाखेरि बङ्गालका केही स्थलहरूमा कालीघाट कलकत्ताका कालिघाटहरू जस्तो र असमको गुवाहाटीतिर जाँदाखेरि कामाख्या धामतिर माथि सिलङतिर जाँदाखेरि त्यहाँको रमाइला दृश्यहरू साह्रै राम्रो छ चेरापुन्जी पानी परी रहने ठाउँ बदाम बदाम हुने ठाउँ त्यहाँको पर्यटकहरू अब साह्रै राम्रो छ र हाम्रो चिया बगानमा माल बजारमा पार्कहरू र माल ब्लकमा यहाँ पार्कहरू एकदमै राम्रो छ यस्ता जति भन्दै गयो त्यति कम पर्छ त्यति बोल्दै गयो त्यति कम पर्छ र हाम्रोमा देब यो स्थलमा पाइने चिजहरू अहिले चाहिँ धेरै अडिग बढोत्तरी हुँदै गएको छ भारतवर्षलाई धेरै अघि बढाउँदै लगेको छ